अहिले हाम्रो क्षेत्रमा चाहिँ एकदम उयो संक्रामक रोगहरू चाहिँ एकदमै बेसी मात्रामा भइरहेको छ है जस्तै भाइरल फिभरहरू डायरिया भमिटिङ जन्डिसहरू एकदमै बर्खामा लाग्ने रोगहरू यो पानीले ल्याउने रोगहरू एकदमै बेसी मात्रामा फैलिरहेको छ है तर अब हाम्रोमा नसर्ने रोगहरू पनि बेसी मात्रामा नै भइरहेको रहेछ जस्तै क्यान्सर किडनी पेसेन्टहरू भयो एकदम बेसी मात्रामै हुन थालिसकेको छ दार्जिलिङमा तर यो कुपोषण भन्ने कुरो चाहिँ अब दार्जिलिङमा त्यत्ति देखापर्दैन किनभने हाम्रो यहाँ नानीहरूले एकदमै मजाले खानापिनाको व्यवस्था हुन्छ हाम्रो परिवारमा नानीहरूलाई एकदमै खुवाउने र नानीहरूको हेल्थपट्टि एकदमै सचेत हुनुहुन्छ यहाँको अभिभावकहरू है स्कुलमा पनि स्कुलहरू जाँदा पनि एकदम खानाको व्यवस्थाहरू मिडडे मिलहरू एकदमै राम्रोसितले वितरण भइरहेको छ अनि यहाँका आँगनबाडी सेन्टरहरू पनि एकदमै राम्रो भएको कारणले गर्दा नानीहरूलाई छ वर्षसम्म पनि हाम्रो आँगनबाडी सेन्टरहरूमा पनि खानाहरू पाइरहेको छ र मिडडे मिल स्कुल जान थालेपछि स्कुलमा पनि हाम्रो नानीहरूले मिडडे मिल पाएको कारणले गर्दा पनि होला कुपोषणहरू चाहिँ एकदमै देखापर्दैन यहाँ एकदमै निल छ भन्दा पनि हुन्छ